स्कुलतिर अब हामी केही नोट्सहरू लेख्दाखेरि केही कुरा अब लेख्दाखेरि हामी कागजमा लेख्छौँ कागज मतलब खातामा कपिमा लेख्छौँ डट्पेनले लेख्छौँ घरतिर बस्दाखेरि केही टाइप गऱ्यो भने केही टाइप गऱ्यो भने घरतिर बस्दाखेरि केही टाइप गऱ्यो भने केही गऱ्यो भने हामी त्यहाँ ल्यापटपतिर लेख्छौँ ल्यापटपतिर गर्छौँ